रङ्गोली चाहिँ दसैँमा थुप्रै कलरहरू मिलाएर चाहिँ बनाउने गर्दछौँ घर अघाडि आँगनमा अनि निधारमा टीका पनि दसैँमा आमा बाबुले ठुला बडाले टीका लगाइदिने गर्छ अनि भाइटीका औँसीमा पनि भाइ लाई चाहिँ चेलीले टीका लगाउने गर गर्दछ जनै लगाउने चाहिँ यो छेत्री बाहुन जातिमा हुन्छ परम्परा हो उनीहरूको उनीहरूले चाहिं एउटा यसलाई चाहिँ पुस्ता पुस्ताको परम्परा अनुसार मानिलिएको छ पूजा गर्न जानु मन्दिर जानु चाहिँ एउटा श्रद्धा हो हामी भित्र भएको भगवान् माथिको श्रद्धा भावले गर्दा चाहिँ हामी मन्दिरमा पूजा गर्न जान्छौँ दर्गा जाने र व्रत रोजा आ जाने चाहिँ हाम्रो समाजमा नेपाली समाजमा चाहिँ चलन चल्ती छैन तर पनि नेपाली समाजमा थुप्रै जात जाति बसोबास गर्ने हुँदा चाहिँ उनीहरू दर्गा जाने गरेको व्रत गरेको रोजा गरेको चाहिँ हामी देख्छौँ योबाट हामी एकदमै परिचित छौँ र यसले गर्दा चाहिँ यी पूजा आजा चाडबाडहरू चाहिँ हाम्रो लागि चाहिँ एकदमै महत्त्वपूर्ण छ हामी यसलाई धेरै खुसीसँगले मनाउने गर्छौँ